हेलो साथी मैले त्यो एक जग्गाबाट घरमा राख्ने होम थियटर लिएको थिएँ कि पुरा मनपऱ्यो हौ मलाई त कुन चाहिँ कम्पनी त्यो चाहिँ राम्रो हेर्नु पाइनँ मज्जा लाग्यो कि साउन्ड पनि मज्जा एकदम जिडी डिजिटल साउन्डको रहेछ मजा लाग्यो अब बसेर सुनिरहूँ जस्तो नि तर के भने समय पाउँदैन हौ सुनिरहनु नभए त म त रातदिन सुनिरहूँ जस्तो आवाज साउन्ड चाहिँ रहेछ मनपऱ्यो सबैलाई यस्तै मिलेदेखि त सबै खुसी हुन्थ्यो होला कम्पनीलाई कम्पनीको पनि मार्केटिङ राम्रो हुन्थ्यो होला है मजा आउँछ के यस्तो चिजहरू पाउँदा पैसा गएको पनि यस्तो भ्यालु हुन्छ मजा लाग्दोरहेछ